हेल्लो यो यो मोबाइल दोकानमा कल लागेको छ अनि सुन्नु न मेरो मोबाइलको स्क्रिन डिसप्ले गएको छ त बनाउन कति लाग्छ एमआई एमआई हजुर के भन्छ अरे तपाईँको दोकान चाहिँ कहिले कहिले खुला हुन्छ

अरू दिन चाहिँ खुलै हुन्छ ए त्यसोभए कुन दिन चाहिँ म फोन लिएर आउँदा हुन्छ मैले फोन लिएर आउँदा हुन्छ

ए टाइम भन्नुहोस् न

ए सुन्नुहोस् न के भन्छ अरे बेसी त पर्दैन होला नि है ए अब बनाएपछि त राम्रै बनाउनुपर्छ एकपल्ट नै त्यसोभए म महँगोवाला नै लाउँछु नि ए महँगोको ए मोडल मोडल नम्बर चाहिँ डबल टु ट्रिपल थ्री छ अनि त मोडल नम्बर मोडल हजुर ब्रान्ड चाहिँ एमआई हो हजुर अनि सुन्नुहोस् न दा म बेसी दामकै महँगै लाउँछु एकैतालमा त म मन्डे त्यस्तै साढे आठ तपाईँले भनेकै टाइम आउँछु नि ल ए सरी सरी मन्डे हैन ट्युस्डे मिस्टेक भएको हजुर हुन्छ हुन्छ